अब प्रविधिको विकासले गर्दा मेरो लाइफमा चाहिँ अब धेरैवटा अब चेन्जेसहरू जो चाहिँ अब एकदमै राम्रो चेन्जेसहरू लिएर आएको छ है अनि म चाहिँ स्मार्ट फोन इन्टरनेट चाहिँ कुन कुरामा चलाउँछु भन्दा चाहिँ अब त्यही हो अब स्मार्ट फोन अहिलेको जमानामा स्मार्ट फोनबिना त अब लाइफ नै बोरिङ लाग्छ है टु वाच सम मुभिज होइन अनि साथीहरूसँग अब बातचितअब आफू घरदेखिको टाढो बस्छु म अब घरहरूमा भिडियो कल गर्नु अनि धेरैवटा नोट्सहरू पनि अब इजिली अभाइलेबल हुन्छ गुगलमा होइन कतिवटा नजानेको कुरा तपाईँले इजिली गुगल इन्टरनेटमा सर्च गरेर तपाईँको एन्सर अब जो अब तपाईँ क्युरेस भएको अब कोइसन्सहरू जो चाहिँ अब अरूलाई अब त्यस्तो थाहा हुँदैन त्यो चाहिँ अब गुगलमा सबै पाउँछ अब त्यही अब राम्रो युजहरूको लागि म चाहिँ स्मार्ट फोन इन्टरनेट युज गर्छु है अनि अब डिजिटल इन्डिया अब धेरै अब यो डिजिटल इन्डियामा चाहिँ अब धेरै अब भन्नुपर्दा चाहिँ अब धेरैवटा राम्रो राम्रो चेन्जेन्स ल्याइसकेको छ जस्तै अब प्रविधिको कारणले गर्दा चाहिँ होइन अब हामीलाई चाहिँ एकदमै हेल्पफुल भएर आएको छ अहिले चाहिँ जस्तै अब घरमै बसीबसी हामी सपिङ गर्न सक्छौँ हो अनि घरमै बसीबसी हामी अब आफ्नो जिउ एकजस्टेट नबनाई अब कहीँ नगई अब आफूले मन परेको अब सरसामानहरू खरिद गर्न सक्छौँ अनि अब ब्याङ्किङहरू पनि एकदमै सजिलो भएर गएको छ अब जस्तै गुगलपे फोनपेहरू छ अप्सन्समा है अनि गुगलपे फोनपेले गर्दा चाहिँ अब हामी अब कसैलाई अब यहाँदेखिको टाढो बसेको मान्छेहरूलाई चाहिँ अब घरदेखिको बाहिर बसेको मान्छेहरूसँग इजिली अब उनीहरूले पनि हामीलाई इजिली पैसा पठाइदिनु सक्नुहुन्छ ब्याङ्कमा नगइ अनि हामी पनि अब जरुरत पर्दा हामी पनि यताबाट इजिली अब ब्याङ्किङ अब इन्टरनेट ब्याङ्किङहरू गर्नु सक्छौँ है अनि होटल बुकिङहरू पनि अब एकदमै सजिलो भएर गएको छ अब पहिला पहिला चाहिँ के हुन्थ्यो भने अब अब फोन गर् फोन पनि त्यस्तो कम्ती थियो अनि त्यही जग्गामै गएर सबै कामहरू गर्नु पर्थ्यो तर अहिले चाहिँ हामी घर बसीबसी धेरैवटा जानकारीहरू पनि प्राप्त गर्न सक्छौँ है अनि धेरै अब राम्रो राम्रो कुराहरू जस्तै अब यो पेमेन्ट सिपिङहरू भयो हो घरमै बसीबसी अनलाइन सपिङ अनि इन्टरनेट ब्याङ्किङ हो अन्त धेरैवटा अब वेल डेभलप्ड हुँदै गएको छ अब प्लस अब मान्छेमा अब सेल्फ अवेरनेस पनि आउँदै गएको छ हाउ टु युज अब एक्सेस युज गर्नु पनि भएन अब फोनहरू पनि अब राम्रो कुरामै युज गर्नु पऱ्यो है यति हो